टाउको दुख्दा निको पार्ने टाउको दुखाइ निको पार्ने घरेलु उपचारहरू चाहिँ सबै भन्दा पहिला चाहिँ तेल लगाएर मालिस गर्ने बामसाम लगाउने ग्यासले टाउको दुखेको हुनुसक्छ त्यसै कारण धेरै पानी पिउने खाली पेट छ भने तातो खाना खाने अनि रुमालले बेस्सरी कस्ने टाउकाको पछाडि घिच्चुकमा जुन चाहिँ नसा हुन्छ त्यो नसालाई मालिस गर्दा पनि टाउको दुखेकोबाट धेरै आराम हुन्छ कतिले टाङ्से पड्काउँछ कतिले अब मालिस गर्छ त्यसरी नै हो घुच